खाना घरमा खाना पकाउँदा सम्बन्धित परम्पराहरू धेरै होइन एउटा रहेको छन् जो पूर्व बराजु बाजेदेखि गर गरिँदै आएको परम्परा रहेको छ विशेष भान्सामा घरमा भान्सा घरमा खाना पाकि सकेपछि चढाउने गर्दछौँ त्यो चढाउने कसरी चढाउने गर्दछौँ भन्दाखेरि ती ग्यासमा या कुनै पनि साधनमा पाकेको होस् ती पाकेको सब्जी र अलिअलि भात दुईवटा पत्तामा एक एक साइड गरेर त्यसमा पहिला सब्जी अलि आगोमा चढाएर अनि त्यो पत्तामा हालेर अनि भान्साघरदेखि अलि टाढा पूर्व दिशा विशेष पूर्वमा रहेको शुद्ध जग्गामा गएर च चढाइने गरिन्छ विशेष गरी भान्सामा मासु पाकेको छ भने यो परम्परा एकदम एकदम गरिने गर्दछन्